हाम् गरिबदुखीहरू भएको नोकरी नभएको कारणले गर्दाखेरि अब चोर्नु गुन्डागिरी गर्नु हतियारहरू ग पर्नु अर्काको ज्यान हत्या गर्नु त्यस्तोपट्टि मान्छेहरू ल लागेर अहिलेको युवक नानीहरू बिग्रेर त्यस्तोपट्टि लागेर भएको छ भरिसक्के सानो ठुलो काम सरखारहरूले गरिबदुखीहरूलाई पनि बिचार गरेर दिनुपर्ने हो अनि गुन्डागिरीहरू बढेको छ राम्रो मान्छे पनि नराम्रो हुन्छ सङ्गती गरेर अनि हाम्रो भारतमा किन यस्तो भएको हो अब त्यो ना यस्तो यो हत्या गर्नु अर्कालाई मार्नु कुट्नु त्यस्तो चाहिँ न नहोस् राम्रो जस्तो जो जस्तै सक्दो काम चाहिँ सानो ठुलो जस्तो हो त्यस्तो दिनुपर्ने हो पढेर पनि के गर्ने काम पाएका छैनन् त्यसै बसिरहेका छन् खानु त पऱ्यो व्यवहार त चलाउनै पऱ्यो अनि ऊ चोर्नु हिँड्छन् गुन्डागिरीमा काम हिँड्छन् मान्छेहरू अनि बिग्रेको सन्सार भयो